नृत्य गर्दाखेरि अर नाच्दाखेरि चाहिँ मान्छेहरूले आफ्नो आफ्नो अब गीत कस्तो गीतमा नाचेको छ त्योअनुसार लुगा लगाउँछ जस्तै तामाङ तामाङ गीतमा नाच्दाखेरि केटाहरूले तामाङ ड्रेस लगाउँछ अनि केटीहरूले बक्खु वा तामाङ ड्रेस लगाउँछ अनि अब जस्तै अरू मारुनी डान्सहरू गर्दाखेरि मारुनी डान्सहरू गर्दाखेरि केटीहरूले चौबन्दी चोलो फरिया अर घाग्रा शिरबन्दीहरू लगाउँछ अनि केटाहरूले चाहिँ दौरासुरुवाल ढाकाको टोपीहरू लगाउँछ लगाउँछ अनि अब अरूको गीतअनुसार नाच्दाखेरि अब जस्तै यता नेपाली भयो जस्तै यता भारतपट्टि बिहारतिर नाच्दाखेरि धोती अनि जस्तै त्यो घाग्राहरू लगाएर नाच्छ अनि केही लाइक त्यो लुगाहरूको नामहरू हो त्यही घाग्रा फरिया बक्खु तामाङ ड्रेस ढाकाको टोपी

ढाकाको टोपी अनि फुलको मालाहरू लगाउनु लगाउँछ नाच्दाखेरि अनि घाग्रा फरिया यस्तै ड्रेसहरू लगाउँछ